हेलो हेलो हो त हाम्रो अहिले एक बेला छ

हजुर हजुर एक बेलै छ त अहिलेसम्म त

हजुर हाम्रोतिर पनि अब कहिलेकहिले दिन्छ कहिलेकहिले दिँदैन हाम्रोतिर पनि त्यस्तै हो बगान अब बगान भन्ने जग्गा कहाँ पो राम्रो हुन्छ त सबैतिर त्यस्तै हुन्छ नि

यहाँ पनि एक यहाँ पनि एक एक बेला काम छ तर पत्ती टिपाएर कहाँदेखिको कहाँ कुद्नुपर्छ मेलो पुरा हामीलाई पनि तकलिफ छ नि अब हजुर हजुर हजुर भन्नुहोस् न अन्त अरू हाम्रोतिर त काँचो दाउरा दिएको छ खै त्यसले त अब बर्खामा भात पकाएर खाएर हिँड्नुपर्छ कस्तो बिजोक छ नि हौ हजुर यहाँ पनि त्यस्तै छ नि अब त्यो दाउरा दिएर मात्रै हुँदैन अरू पाउने सहुलियतहरू दिनुपर्छ हो अहिलेसम्म दिएकै छैन नि हजुर हजुर हजुर ह हजुर हजुर अब युनियन मिटिङहरू राखेर अब गेट मिटिङ गर्नुपर्छ अब अन्त हुन्छ हुन्छ हामी सहयोग गर्छौँ नि

हजुर हजुर हजुर हुन्छ हुन्छ हामी पनि सहयोग गर्छौँ नि तपाईँहरूको बगानलाई